हाम्रो दार्जिलिङमा मनाउने चाडबाडहरू भनिँदा चाहिँ हामी लाइक हाम्रोमा धेरै वटा चाडबाडहरू हामी मनाउँछौँ जस्तै फुलपाती भयो दशहरा भयो है माघे सङ्क्रान्तिहरू भयो है अन्त राष्ट्र चाडबाड भन्दा पनि हामी फिफ्टिन्थ अगस्त मनाउँछ ट्वेन्टी सिक्स्थ जनवरी मनाउँछ हामी सेकेन्ड अक्टोबर है यो जुन चाहिँ गान्धी जयन्ती हो यो पनि मनाउँछौँ अनि लाइक भोटे सेर्पाको हामी लोसार पनि हामी मनाएर ल्याउँछ मुस्लिमहरूको ईद पनि हामी मनाउँछ है अनि दसैँ तिहार त भइहाल्यो है अनि धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय धेरै यस्तो चाडबाडहरू हामी मनाउँछौँ जस्तै ओमेन्स डे मनाउँछ लेबर डे हामी यहाँनिर लेबर डेलाई पनि हामीले मान्यता दिएको छ है यसरी धेरै धेरै हामी चाडबाडहरू मनाएर हामीले अहिलेसम्म दार्जिलिङमा सबै धर्मका मान्छेहरू क्रिस्चियनहरूले हामी क्रिसमस मनाउँछ है यस्तै धेरै सबै मिलेर हामी गरेका छौँ